अहिले त प्रत्येक घरमा नै टोयलेट त हुन्छै हुन्छ शौचालय त हुन्छै हुन्छ होइन हाम्रो घरमा पनि छ अब पहिला पहिलाको समयमा चाहिँ हुन्थेन अहिले त अब कसको घरमा चाहिँ छैन होला त्यो बिना त घरै हुँदैन भनौँ न यता त सबै नै छ र त्यसलाई अब त्यो भएको फाइदाहरू चाहिँ अब धेरै छ के बाहिरतिर गएर गर्नु पर्दैन बाहिरतिर त अब त्यो सर्ट टोयलेटहरू गर्नु त मिल्ला तर लङ्ग टोयलेटहरू त गर्नु मिल्दैन नि त बाहिरतिर टोयलेट आफ्नो आफ्नो घरमा अहिले त पुरै प्रशस्तै छ राम्रो हो टोयलेट होइन सबैको घरमा हुन्छ बनाउनु पर्छ सबैले अहिले त छैन भन्नु त खासै कसैको मुखबाट पनि सुनिँदैन किनभने अहिलेको उयो योमा त सबैको घरमा टोयलेटहरू छ बाथरुमहरू छ सबैलाई फाइदाहरू छ सरकारले पनि त दिराखेको छ टोयलेटहरू टोयलेट नभएको घरतिर टोयलेटहरू दिएको छ सरकारले सबैको अहिले त सबैको घरमा नै हुन्छ त्यसलाई अब साफ सुग्घर गर्नु चाहिँ आफ्नोमा आफ्नो घरमा छ आफ्नो हातमा छ कसरी तपाईँले सफा गर्नु हुन्छ हुँदैन सफा राख्नु सक्नु हुन्छ हुँदैन होइन टोयलेटदेखि नै आउँछ भनौँ न सबै अब टोयलेट सफा त राख्नै पर्यो सबैले